म चाहिँ बिहानै उठेर चाहिँ अलिकति भए पनि कुद्ने गर्छु किन भने कुद्दाखेरि चाहिँ मलाई के जस्तो लाग्छ भने दिनैभरि नै राम्रोसँगले अलिकति मनमा जिउमा पनि जाँगर चलेको जस्तो होइन अल्छी नलागेको जस्तो गरेर हुन्छ अलिकति कुद्ने गर्छु र बेसी जस्तो त म केही गर्दिनँ खालि कुदेर अलिकति हल्का फुल्का केही कुरोहरू गरेर काम गरेर नै बिताउने गर्छु